मैले एउटा कालो ब्याग चाहिँ फोनमा यसो हेर्दै जाँदा फोनमा हेर्दै जाँदा चाहिँ फेसबुकमै नै चाहिँ एउटा ब्याग देखेँ होइन अनलाइन अन्त मलाई चाहिँ मनपऱ्यो कालो कलरमा अब मलाई कालो ब्य ब्याग मनपर्छ र चाहिँ मगाएँ दाम पनि अब ठिकै थियो यस्तै आठ सयहरू अन्त त्यो ब्याग मैले मगाएर आइपुगेर त्यो ब्याग चाहिँ ब्ल्याक कलर राम्रै थियो कालो कलरको तर त्यो ब्याग चाहिँ जस्तो मैले सोचेर मगाएको थिएँ त्यस्तो चाहिँ मैले पाइनँ किनभने अब त्यसको जस्तै भिर्ने त्यसको उयोहरू पनि राम्रो थिएन कच्चा मैले त्यसलाई दुई तिनपल्ट बोकेँ दुईपल्टहरू बोक्दा नै त्यसको एकदमै पातला लेदर मात्रै थिएछ र त्यो लेदर पनि उक्कियो त्यसको हेन्डलहरू पनि राम्रोसँगले पक्की थिएन रहेछ र त्यसको त्यो हेन्डलहरू पनि एउटा चुट्टिगयो अन्त र पनि मैले त्यसलाई म्यानेज गरेर एक दुईपल्ट बोकेँ र मलाई त्यो प्रोडक्ट चाहिँ एकदमै राम्रो लागेन मैले अब जति खर्च गरेर मगाको थिएँ त्यो अनुसार चाहिँ त्यो ब्याग मैले बोक्नु पाइनँ र त्यो ब्याग चाहिँ लामो समयसम्म बोक्छु भनेर मैले मगाएको थिएँ र त्यो चाहिँ मलाई एकदमै मन परेन है दुई तिनपल्ट बोक्दा नै चुट्टिगयो त्यो त्यसको लेदर पनि उक्किगयो र मलाई त्यो चाहिँ मन परेन ब्याग चाहिँ